हजुर हजुर सुन्दैछु त हजुर

हजुर हजुर हजुर अन्त तपाईँले त्यो फोन त राम्रैसँगले हेरेरै लानुभएको होइन यहाँबाट त राम्रै दिएको त अन्त तपाईँले पनि त हेरेरै लानुभएको हो फोन हामी पनि त त्यसै नराम्रो नराम्रो फोनहरू त बेच्दैनौ यहाँबाट हिजोको आजै त त्यस्तो नहुनुपर्ने त फोन अन्त यहाँबाट त राम्रै फोन दिएको हिजोको आजै त ह्याङ नहुनुपर्ने त हौ नयाँ फोन हो यहाँबाट युज गरेको फोन त लानुभएको होइन त तपाईँले अन्त तपाईँको त्यो फोनको वारन्टीहरू लिएर आउनुहोस् न अन्त एकपल्ट चेक गरिदिन्छु म पनि हजुर भोलि तपाईँ कति बजी आउनुहुन्छ होइन तपाईँ एकपल्ट आउनुहोस् न अन्त फोन लिएर भोलि आठ बजीदेखिको खुल्लै हुन्छ मेरो दोकान अब यहाँनिर अब पहिला म पनि त चेक गर्नुपऱ्यो नि त अन्त मैले हेरेर मात्रै त हुन्छ मैले नहेरिकन त कसरी भन्नसक्छु त्यो फोन यस्तो रहेछ उस्तो रहेछ भनेर अन्त तपाईँ एकपल्ट यहाँनिर लिएर आउनुहोस् त्यहाँदेखि म चेक गर्छु नि अन्त हो त

तपाईँको नाम एकपल्ट भनिराखी दिनुहोस् न मलाई हुन्छ तपाईँको त्यो फोनको नाम ए त्यो पनि लिएर आउनुहोस् न भोलि हुन्छ दा हुन्छ